असिना पानी तुफानहरू आउँदाखेरि चाहिँ हाम्रो अन्नबालीहरू अब नष्ट गरेर लगिदिन्छ अब असिनाले चुटेर धानहरू मकैहरू बिगारिदिन्छ है त्यसमा अब तुफानहरू आयो भने हावाहुरी चल्दाखेरि लडाइदिन्छ सबै सोत्तर बनाइदिन्छ अनि अहिले चाहिँ अब एकदमै खडेरीको सिजन छ खडेरीमा चाहिँ अब सबै मकै होस् मकैहरू सबै सुकाएर एकदमै पानी छैन है अन्त पानी नहुनुको कारणले गर्दा चाहिँ एकदमै अब सुकाउरो लागेर सबै अब अन्नबालीहरू चाहिँ एकदमै मरेर गइरहेको छ